योगा क्लास चाहिँ म अहिले भर्खर भर्खरै जइन भएको हो पहिला चाहिँ मैले घरमा नै योगा गर्थ्यो है त्यतिखेर घरमा गरेर घरमा गर्दा र क्लासमा योगा क्लासमा गर्दा चाहिँ एकदम फरक हुनेरहेछ किनकि घरमा पहिला मैले जति आफूलाई गर्नु मन हुन्थ्यो त्यत्ति गर्थ्यो नभए यस्तो हुन्थ्यो कि कोडी लाग्थ्यो एक्लै गर्नको लागि होइन कोही बेला सुतिदिन्थेँ कोही बेला त्यत्तिकै होस् हौ आज योगा नगर्ने भन्थेँ तर योगा क्लासमा चाहिँ त्यस्तो हुँदैन है योगा क्लासमा चाहिँ अब योगा क्लासमा चाहिँ अब प्रोपरली आफ्नो योगाको एउटा ड्रेस ड्रेस हुन्छ है त्यो ड्रेस लगाएर चाहिँ आफूलाई यस्तो राम्रो लाग्ने रहेछ अनि अनि अहिलेतिर योगा क्लासहरू जाँदाखेरि अनि मेरो के भन्छ योगा क्लासहरू गयो भने ध्यानहरू पनि सिकाउँदो रहेछ है पहिला त घरमा त्यसो त एउटै गरेको चिज गरेको गरेकै हुन्थ्यो त्यहाँदेखिको गर्न मन लागेन है ए गर्दिनँ त्यस्तो हुन्थ्यो तर अहिले योगा क्लासमा चाहिँ त्यस्तो हुँदैन रहेछ योगा क्लासमा चाहिँ सबैजना मिलेर अब जति टाइम हुन्छ त्यति टाइमसम्म गर्नुपर्ने पहिला त आफूले जति गर्न मनलाग्थ्यो त्यति गर्थ्यो नभए त ए होस् छोडिदिऊँ हौ आज त गरिहालेँ अब आज गर्दैन भोलि गरी त हाल्ने भनेर हुन्थ्यो योगा क्लासमा चाहिँ त्यस्तो हुँदैन रहेछ है योगा क्लासमा चाहिँ अब आज गरेपछि अब गरेपछि सधैँ गर्नुपर्ने घरको जस्तो अब ए होस् हौ गर्दैन त्यस्तो भन्न हुँदैन रहेछ है अनि योगा क्लास गएपछि चाहिँ मैले धेरै कुरोहरू जानेँ जो कि मैले घरमा बसेर जानेको थिइन है घरमा बस्दा त मैले खालि त्यो योगा अब योगा मात्रै गर्छु भनेर योगाहरू मात्रै खालि त्यो योगा त हो भनेर गर्थ्यो होइन अनि अहिले योगा क्लास गरेर चाहिँ योगा क्लास अहिले मैले योगा क्लास गरेर चाहिँ योगामा चाहिँ धेरै योगाहरूको नामहरू पनि मतलब धेरै योगाहरूको पनि पार्ट्स नामहरू हुँदोरहेछ त्यो पनि मलाई अब अहिले फिलहाल म गएको तिनीहरू पनि अब मैले सिक्दैछु है घरमा बसेको भन्दा चाहिँ धेरै राम्रो नै हुनेरहेछ योगा क्लासमा र जतिसक्दो अब मैले मेरो अनुवादले जतिसक्दो घर बस्नुभन्दा योगा क्लास जइन हुनुहोस् है